बाख्राहरू त मैले हुनु त अब पच्चिस तिस वर्ष भयो पालेको तर मैले चाहिँ अब यो सिङ्गल भनेर चाहिँ पालेको थियो हुनु त अब बाख्रा चालिस पैँतालिस किलोसम्म हुन्छ खसीहरू पहिला मैले यो बाख्रा माथि आलुबारीबाट ल्याएको थिएँ जोरबङ्ला तेर्सो चौसठ लाइनको आलुबारीबाट तर चालिस पैँतालिस किलोसम्म भयो खसीहरू त्यतिखेर चाहिँ अब चालिस पैँतालिस हुँदाखेरि चाहिँ दाम पनि पाँच हजार छ हजार मात्रै पाउँथ्यो बाख्रा खसीको मासुको दाम पनि कम्ती नै थियो सय रुपियाँ यस्तै सत्तर अस्सी रुपियाँ थियो तर अहिले चाहिँ अब यो सिङ्गल खालको र बिकासी बाख्रा पाल्दा चाहिँ उपलब्ध चाहिँ थुप्रै हुन्छ तर पाल्नु चाहिँ अलिक खोरहरू राम्रोसँगले बनाउनु पऱ्यो काटेको काठहरूले बाँसहरूले त्यो यहाँको केरे गाउँले बाख्राजस्तो गरेर चाहिँ पाल्नु भएन तिनीहरूलाई दाना दिनुपऱ्यो घाँस पनि राम्रो राम्रो दिनुपऱ्यो दिएकोअनुसार उसले पैसा पनि छिन्छ पचिस तिस हजार चालिस हजार पचास हजारसम्म पैसा छिन्छ तर पाल्नु पनि त्यस्तै खोर बनाउनु पनि त्यस्तै त्यस्तै किसिमले खोर बनाउनु पऱ्यो त्यस्तै किसिमले पाल्नु पऱ्यो पहिला मैले पालेको त्यो सिङ्गल खालको बाख्रा पनि ठुलो ठुलो तपाईँको नभनेको पनि चालिस पैँतालिस केजी चाहिँ माउ बाख्रै हुन्थ्यो खसीहरू पनि त्यस्तै हुन्थ्यो पचास केजीसम्म मैले त्यही बाख्राको अहिले सन्तानहरू चाहिँ मैले मासेर अहिले यो बिकासी बाख्रा हुन्छ सेतो खालको त्यही ल्याएर पालेको छु यहाँ पारिपट्टि पुबुङबाट तर त्यसले पनि हिजो अस्ति एउटा खसी पहिला फर्स्टमा नै त्यो क दुइटा बोका ब्याएको थियो एउटा बोका चाहिँ मैले बिउ भनेर राखेँ अनि एउटा चाहिँ खसी पारेको थियो त्यो खसीले चाहिँ अब ठिक ठिकैको अब एक वर्ष मात्रै भएको थियो अनि लगाउँ किन्नेले त्यही पन्ध्र हजार सोह्र हजार भन्नु थाल्यो अनि मैले नि अलिक पैसाको खाँचोले गर्दा पन्ध्र सोह्र हजारमै बेचेँ र ठुलो ठुलो बनायो भने चाहिँ बिस हजार पच्चिस हजारसम्म छिन्छ अब पनि अब दुइटा तिनवटा बाख्राहरू माउहरू छ तिनवटाले ब्याउने छ अब अब ब्यायो भने पनि तिनीहरूले राम्रै सन्तानहरू नै ब्याउँछ किनभने बोका पनि जातै भयो उसको माउ पनि जातै त्यस कारणले सन्तानहरू राम्रै हुन्छ यता गाउँले बाख्राहरू चाहिँ ठ्याप्के हुन्छ त्यही बाह्र किलो तेह्र किलो अनि त्यस कारणले मैले चाहिँ अनि ठ्याप्के बाख्रा चाहिँ पालेकै छुइनँ अहिले बिकासी बाख्राहरू पहिल्यैदेखि नै तिस पैँतिस वर्ष अगाडिदेखि नै बिकासी बाख्राहरू नै पाल्दैछु एउटा चाहिँ सिङ्गल भन्छ एउटा चाहिँ अहिले सेतो खाल्को बिकासी भन्छ यो मा पुबुङतिर पाइन्छ यसलाई चाहिँ अब जन्मिनु साथै तपाईँको पाठा होस् पाठी होस् चार हजार पाँच हजार दाम भन्छ अनि दाम पनि कडै हुन्छ भोलि पर्सी पा राम्रोसँगले स्याहाऱ्यो भने उसको फल पनि मिठै हुन्छ मिठैसँगले पैसा समाउनु पाइन्छ